हेलो ए हजुर हो त ए नमस्ते ए त्यसको लागि फोन गर्नु भएको हो हजुर घुम्नुको लागि त तपाईँको थुप्रो जगाहरू छ हो राम्रो राम्रो जगाहरू छ अगर घुम्नु चाहनु हुन्छ भने हामी घुमाइदिइ हाल्छौँ अब घुम्नुको लागि तपाईँलाई अब जगाहरू छ दार्जिलिङ भयो है दार्जिलिङमा पनि थुप्रै थुप्रै जगाहरू छ यो अहिले तपाईँको गोरुबथान भयो गोरुबथानमा पनि थुप्रै थुप्रै जगाहरू छ तपाईँ घुम्नु चाहिँ कहाँ चाहनु हुन्छ हजुर हजुर ए होइन होइन तपाईँ घुम्नु चाहिँ दार्जिलिङ चाहनु हुन्छ कि यता गोरुबथान चाहनु हुन्छ कि भन्ने कुरा नि मेरो चाहिँ ए हजुर तपाईँ घुम्नु चाहनु हुन्छ भने चाहिँ अब सब जगा त राम्रो छ तर पनि अब अलिकति हेर्नुमा चाहिँ यसो तपाईँलाई हिल्स ठिक लाग्छ जस्तो लाग्छ मलाई चाहिँ कि माथि दार्जिलिङतिर दार्जिलिङतिर हजुर दार्जिलिङतिर घुम्ने जगाहरू राम्रो राम्रो छ हो हजुर ए घुम्ने जगाहरू तपाईँ दार्जिलिङको अब यो तपाईँको के भन्छ दार्जिलिङ डिस्ट्रिक्टमा पर्ने तपाईँको यो सेल्पु भन्छ सेल्पु आलडाँडा भन्छ कि हजुर सेल्पुको यो आलडाँडाहरू भयो अन्त तपाईँको यो आलडाँडादेखिको मुनि तपाईँको यो जोगी घाट भयो है मङ्पु मङ्पु भयो अन्त फेरि अब कालिम्पोङपट्टि जानु हुन्छ भने त्यता डेलोहरू छ हो तर अब सिटोङमा घुम्नु हुन्छ भने तपाईँलाई अब आलडाँडा पनि घुम्न पाइहाल्नु हुन्छ तपाईँले तल जोगीघाटहरू घुम्न पाउनु हुन्छ घलेटार भन्छ घलेटारहरू घुम्न पाउनु हुन्छ हो राम्रो राम्रो होमस्टेहरू छ भ्यु पोइन्टहरू छ हो तपाईँलाई घुमाइदिन सक्छौँ तपाईँ आउनु हुन्छ भने हजुर हजुर अब सिटोङसम्म अहिले तपाईँ कहाँबाट बोल्नु हुँदैछ कुन जगाबाट बोल्नु हुँदैछ ए कलकत्तादेखिको बोल्नु भएको भने त तपाईँ आउनु तपाईँलाई एक दिन लागि हाल्छ हो अब सिलगडीसम्म आउनु पर्यो सिलगुडीदेखिको तपाईँले फेरि अर्को गाडी पक्रिनु पर्यो हो दा दार्जिलिङ गाडीहरू पाइहाल्छ तपाईँले एड्रेस बताइदिनु पर्यो सिटोङ सिन्कोना प्लान्टेसन भनेर हो नभए तपाईँलाई म लोकेसन पठाइदिन्छु लोकेसन हेरेर लोकेसनको द्वारा पनि आउन सक्नु हुन्छ हो अन्त तपाईँ सिलगडी झरे पछि यता म सिटोङको लोकेसन पठाइदिन्छु लोकेसन हेरेर तपाईँ आउनु होस् अनि तपाईँ अब कुन जग्गा उत्रिनु पर्छ म तपाईँलाई त्यो एड्रेस दिइहाल्छु त्यो एड्रेसमा उत्रिनु होस् हो म तपाईँलाई पिक अप गर्छु म पिक अप गरे पछि म डुलाउने काम म गरिहाल्छु अन्त तपाईँ अब आलडाँडा आलडाँडा घुम्न चाहनु हुन्छ कि घलेटार घुम्न चाहनु हुन्छ कि जोगी घाट घुम्न चाहनु हुन्छ कि मङ्पु छ थाम छ हो लाठपन्चर घलेटार थुप्रै जगाहरू छ हो अब तपाईँको माथि हिल्सबाट भनेको चाहिँ भ्यु पोइन्ट अब माथि डाँडाबाट उँधो हेरी पठाउनु अब सब जगाहरू राम्रो देख्छ कञ्नजङ्घा देख्छ हो तपाईँलाई राम्रो लाग्छ अब त्यो चाहिँ अब तपाईँलाई जगा पनि अब पिस छ साइलेन्टली हो कुनै हल्ला हुँदैन त्यहाँनेर थुप्रो थुप्रै मान्छेहरू आउँछ पर्यटकहरू आउँछ त्यहाँनेर घुम्नुको लागि हेर्नुको लागि है तपाईँले चाहनु भयो भने त्यहाँनेर तपाईँ बस्नु सक्नु हुन्छ होमस्टेहरूको सुविधाहरू छ हो अन्त ए हजुर हुन्छ हुन्छ हुन्छ तपाईँलाई अगर जरुरत पर्यो हुन्छ तपाईँलाई जरुरत परेर घुम्नु मन